हामीहरूलाई यो यातायातको बारेमा यातायात बिषयमा अथवा सुबिस्ताको लागि यातायात गर्नुको लागि अहिले साना साना गाडीहरू छन् र प्रायः गरी उकाली ओह्राली जहीँसुकै पनि हिँड्ने हाम्रोमा अहिले स्कुटी बाइकहरू भए यस्ता यस्ता खाल्का अनेक प्रकारका गाडीहरू छन् र ट्रेन आइपुगेको छैन मतलब रेल चाहिँ अहिले भर्खर भर्खरै आउँदै अब टनल ख खनिदै छ र अर्को बाटो भएर खरसाङबाट रेल दार्जिलिङ भएर सानो रेल जाने गरेको छ बहुत पहिलादेखि हो यसलाई अब हाम्रो यातायात यही सुबिस्ता छ